मेरो गाउँ चाहिँ सिलगढीमा पर्छ र मेरो गाउँको नाउँ चाहिँ कोलाबारी हो र मेरो गाउँ चाहिँ अरू अरू ठाउँको गाउँहरूभन्दा चाहिँ धेरै राम्रो छ किन राम्रो छ भन्दाखेरि चाहिँ अब यहाँको मान्छेहरू पनि धेरै फ्रेन्डली फ्रेन्डली छ र यहाँ छेउमै मन्दिरहरू छ ओल्ड एज होम छ र यहाँ छेउमै अब हामीहरूलाई के चाहियोहरू भन्दाखेरि मार्ट छ त्यस कारणले गर्दाखेरि चाहिँ यहाँको मान्छेहरू पनि धेरै फ्रेन्डली हुनुहुन्छ र एकाअर्काको धेरै सहायता गर्नुहुन्छ यहाँ झगडाहरू हुँदैन र स्कुलहरू पनि छेउछेउमै छ अब धेरै ठुलो स्कुलहरू पनि छ अनि ठिकको अब कस्तो अफर्ड गर्ने स्कुलहरू पनि छ अनि सबले अब यहाँ आफ्नो नानीहरूलाई राम्रो एजुकेसन दिनसक्छ त्यही कारणले गर्दाखेरि चाहिँ मलाई मेरो गाउँ चाहिँ धेरै राम्रो लाग्छ र मेरो गाउँ चाहिँ अब सहरभन्दा आधी घन्टा आधी घन्टाको अब टाढामा छ तर यहाँदेखि चाहिँ हाम्रो जे गाडीहरूको फेसिलिटीहरू हुन्छ त्यो चाहिँ धेरै राम्रो छ किनकि अब घरदेखि बाहिर निस्किँदाखेरि नै हामी गाडी एभाइलेबल पाउँछौँ र सहर चाहिँ हाम्रो सिलगढी हो र सिलगढी चाहिँ यस्तो खालको छ भन्दाखेरि चाहिँ अब यहाँ ठुलो मार्केटहरू पनि छ मलहरू पनि छ र यहाँदेखि अब काहीँ पनि जाने जानु मनलाग्यो भन्दाखेरि अब दार्जिलिङ जानु मनलाग्यो कालिम्पोङ जानु मनलाग्यो नेपाल जानु मनलाग्यो भन्दाखेरि यहाँदेखि चाहिँ गाडी हामीले छिटो पाइहाल्छौँ र यो कुराले गर्दा चाहिँ अब सिलगढी र कोलाबारी चाहिँ धेरै राम्रो लाग्छ अनि यहाँ चाहिँ अब लाइटहरूको पनि धेरै फेसिलिटी छ लाइटहरू चाहिँ गइरहँदैन हस्पिटेबल हस्पिटलहरू पनि छेउछाउमै छ अब नर्सिङ होमहरू छ अनि सिविल हस्पिटलहरू पनि छ र त्यही कारणले गर्दाखेरि चाहिँ अब सिलगढी र कोलाबारी चाहिँ मलाई धेरै राम्रो लाग्छ त्यही कारण हो